मेरो चाहिँ पहिल्यैदेखिको सपना थियो मेरो छोराछोरीको नाममा कम्प्युटर सेन्टर खोल्ने किनभने यहाँ बस्ती एरिया भएकोले गर्दा बजारमा नानीहरूलाई भाडा तिरेर कतिलाई किरायामा बसेर कम्प्युटर कोर्स गर्नु धेरै गाह्रो पर्छ हाम्रो टाइममा पहिला कम्प्युटर सिक्नको लागि धेरै टाढो जानु पर्थ्यो त्यस कारणले हाम्रो समयमा जस्तो असुबिस्ता नहोस् अहिलेको नानीहरूलाई भनेर मैले कम्प्युटर सेन्टर खोल्ने योजना बनाएको थिएँ धेरै त्यसको लागि हामीले धेरै चुनौतीहरूको सामना गर्नु पर्यो भनेको जस्तै जस्तो पैसा थिएन एकदम कठिन थियो र पनि आफ्नो सपना पुरा मैले गर्नु सकेँ